ग्रामीण कृषि कृषिको विषयमा भन्नु हो भनेदेखिलाई ग्रामीण कृषि गर्नु त्यति सजिलो पनि छैन अब त्यसमा आफ्नो शरिरको एनर्जी उर्जा लगाउनु पर्छ समय समयमा आफू आफू सठिक छ भने मात्रै ठिक्कसँगले बस्नुसक्यो भने मात्रै म भने मात्रै खेतीबारीमा काम गर्नु पनि सकिन्छ ग्रामीणभित्र पसेर काम गरेर उमार्न पनि सकिन्छ त पहिला आफूमा धेर थोर भए पनि ज्ञान भएको हुनुपऱ्यो त्यो ज्ञान भएको छ भने अर्को त्यस्तै खालको मान्छेलाई ल्याएर सिकाएर राम्रोसँग सुचारु रूपले अब एकदम नरम भएर नकराइकन त्यो मान्छेलाई सिकाएर बढाएर अगाडि बढाउनु सकिन्छ यो यस्तो त्यो यस्तो भन्दै भन्दै गरेर र यस्तो गर्नुमा चाहिँ अब अलिकति चुनौती आफूले लिनैपर्छ कहिले काहीँ उनीहरू रिसाउने पनि गर्छन् कहिले मल पुग्दैन कहिले फर्टिलाइजर पुग्दैन कहिले बाँझो कसरी जोत्नुपर्ने त्यसमा मिल्दैन जोतिसक्योपछि रोपिन्छ नोक्सान हुन्छ ते के पुगेन कस्तो भयो कारणले पुगेन एग्रिकल्चरमा गएर डिसकस पनि गर्नुपऱ्यो वार्तालाप पनि गर्नुपऱ्यो उनीहरू आउँछन् हेर्छन् जाँच पर्ताल गर्छन् यस्तोहरूमा धेरैवटा उनीहरूको चुन चुनौती पनि लिइरहनुपर्छ सँगसँगै एकजाना मान्छेलाई पनि आफैले सँगै लिएर चुनौती धेरै नै भोग्नुपर्छ